हजुर दाजु नमस्ते हजुर हजुर अस्ति तपाईँबाट जुन फ्रिज ल्याएको थिएँ नि मैले त्यसको अलिकति वेरिङ प्रब्लम छ जस्तो लाग्यो दाजु कि कोही बेला चलाउँदा चलाउँदै आफै बन्द हुन्छ फेरि कोही बेला चाहिँ राम्रोसँगले चलेको जस्तो हुन्छ अलिक साउन्ड पनि आउँदैछ दाजु घ्यार्रर गरेर कि अनि भयो भने मेकेनिक पठाइदिनु हुन्छ कि भनेर नि